हेलो हजुर भन्नु हजुर हजुर हजुर म छिरिङ बैनी बोलेको भन्नुहोस् हजुर हजुर हजुर माने भन्ज्याङबाट के थियो होला है तपाईँको

ए हवस् रुट चाहिँ यस्तो प्रकारको छ है अब तपाईँ चाहिँ दार्जिलिङमा हुनुहुन्छ भने यदि है अहिले दार्जिलिङ जुन चाहिँ सुकिया हुन्छ है सुकिया हुन्छ त्यहाँदेखि सुकियाबाट चाहिँ एउटा ट्याक्सी पक्रेर तपाईँले माने भन्ज्याङ है सुकियादेखि चाहिँ माने भन्ज्याङ हुन्छ त्यहाँदेखि माने भन्ज्याङमा तपाईँ आउनु आइपुगेपछि चाहिँ अब तपाईँले चाहिँ ट्रेकिङै गर्ने हो यहाँ तपाईँ बाई यो यो के अरे गाडीमै जाने होइन त्यहाँबाट तपाईँ यदि गाडीमा चढ्छु भन्ने गाडीमै चढेर अब घुम्छु भन्यो भने त्यो पनि एभाएलेबलै छ है तपाईँ ट्रेकिङ गर्छु भन्ने हो भने त्यसको लागि पनि तपाईँले गाइड पाउनु सक्नुहुन्छ है त्यसको लागि गाइड पनि एभाएलेबलै छ हो तपाईँलाई के इच्छा लाग्छ है त्यही अनुसार चाहिँ गर्नुहोस् अनि रुट चाहिँ यो प्रकार छ माने भञ्ज्याङ छ त्यहाँदेखि माने भञ्ज्याङदेखि चाहिँ माने भन्ज्याङदेखि मेघमा आउँछ मेघमादेखि चाहिँ तपाईँको ए माने भन्ज्याङदेखि चित्रे चित्रेदेखि मेघमा त्यहाँदेखि मेघमा मेघमादेखि चाहिँ तपाईँले फालुट है फालुट फालुट हुँदै तपाईँ चाहिँ सन्दकपू हुँदै लास्टमा सन्दकपू पुग्नुहुन सक्नुहुन्छ यदि तपाईँलाई बाटोतिर केही अब भोक तिर्खा लाग्यो भने चाहिँ सानसानो दोकानहरू त्यहाँनिर खोलिएको छ है त्यो देकानमा तपाईँले चियापानीहरू है केही खानेकुराहरू मेगीसेगी यस्तो खान सक्नुहुन्छ है पाइन्छ एकदमै सुविधै हुन्छ है त्यसको लागि अब तपाईँलाई अब कहिले चाहिन्छ तपाईँले हामीलाई कन्फर्म गर्नुहोस् है हामी यहाँ रेडी गरेर गाइडको लागि पनि गाइ गाइड पनि रेडी गरेर राख्छौँ है भन्नुहोस् न हजुर हजुर

हवस् हवस् हुन्छ हुन्छ हुन्छ आउनुहोस् न है हुन्छ फेरि फोनमा बात मारौँ न है हवस् हुन्छ हुन्छ दिदी हुन्छ हुन्छ हुन्छ हुन्छ वेलकम वेलकम